मैले कक्षा दसको परीक्षा पास गरेर सानोतिनो रोजगारका लागि काम गर्ने निर्णय लिएँ यो निर्णय लिएर पछि मैले गर्न सक्ने रोजगारहरूको खोजी गरेँ अन्तर्वार्ताहरू बसेँ रोजगारसगैँ पढाइ पनि अगाडि बढाउँछु भनेर आमा बाबासँग सल्लाह लिएँ